पहिलाको समयमा हाम्रो जस्तै बाउहरूले लाउने लुगा दौरा सुरुवाल हाफपेन्ट आमाहरूले लाउने फरिया चोली तर अब अहिले उहाँहरू चाहिँ उहाँ चाहिँ मेरो बाबा र अहिले अब मेरो नानीले चाहिँ अब पहिलाको कुरोहरू त त्यो देखेन पनि त्यो कुरोहरू मान्दैन पनि तर उनीहरू चाहिँ अब अहिले अहिलेको समय डिजिटल र स्मार्ट भएको कारणले गर्दाखेरि चाहिँ र अब बाउ र मेरो छोरालाई एउटा साथमा राखेर लुगाफाटा खानपिन हरेक कुरोहरू यो सबै मिलाउने र धेरै अन्तर अन्तराल भएकोले गर्दाखेरि अब अहिले नानीले भनेको कुरा बाबाले मान्दैन बाबाले भनेको कुरोहरू नानीले मान्दैन र अहिले अब नानी र बाबालाई चाहिँ एक ठाउँमा राखेर यो कुरो दुईजनालाई यसरी बुझाउने कामहरू अहिले हामीले गरिरहेको छौँ र पहिलाको कुरोहरू अहिलेको नानीहरूले मान्दैन पहिलाको कुरा भनेकोहरू यो सबै हावा हुन्डी हो यो होइन भन्ने गर्छ र यो कुरोहरू बुझाउनु सम्झाउनुको लागि र बाउ र मेरो नानीलाई म एक साथमा राखेर कतिपय बुझाउने चेष्टाहरू कोही बेला धेरै टाउको दुखाइ हुन्छ